र मलाई मन पर्ने खेला मध्येमा फुटबल एउटा विशेष खेला हो र यो खेलामा चाहिँ विशेष गरेर दुइटै टिम एघार एघारजनाको हुन्छ र सब्टिट्युट भन्छ जो चाहिँ बाहिर बसिन्छ जो चाहिँ स्पेयरको प्लेयर हुन्छ र म चाहिँ अतिरिक्त भन्दा पनि चारजना एउटा टिमबाट चारजना बाहिर बस्न पाइन्छ र यो खेला विशेष गरेर इन्टरनेसनल र नेसनल लेभलमा हुन्छ यो खेला चाहिँ नब्बे मिनटको हुन्छ र पैँतालिस मिनटमा चाहिँ यसको हाफ टाइम भन्छ र मध्यान्तरको खेला चाहिँ पैँतालिस मिनटसम्म हुन्छ त्यसको फेरि दस मिनट पन्ध्र मिनट बादपश्चात फेरि सेकेन्ड हाफ सुरु हुन्छ र यो खेला नब्बे मिनटसम्म खेलिन्छ र नब्बे मिनटमा पनि कुनै पनि टिमले गोल गर्न नसकेको खन्डमा नसकेको खन्डमा चाहिँ अतिरिक्त समय दिएको हुन्छ त्यहाँनिर एक्ट्रा टाइम एक्सटर्नल टाइम दिएको हुन्छ त्यो समय रहन्छ तपाईँको पाँच मिनट छ मिनट हुन्छ त्यो पनि त्यसमा पनि कुनै टिमले गोल गर्न सकेन भने फेरि अझै पनि त्यसलाई बढा बढाएर खेला पन्ध्र मिनटको अझै पनि धेरै लामो खेला जान्छ त्यसमा पनि फेरि इक्वाल ड्र बराबरमा भयो भने त्यो सिधै पेनल्टी सुटआउट भनिन्छ पेनल्टी सुटआउट जान्छ र पेनल्टी सुटआउट फर्स्ट हान्दाखेरि एउटा टिमले पाँचपल्ट पाँचपल्ट पा पाँच पल्ट मौका पाउने गर्दछ र जुन यस्तो छ यो खेलहरूको नियम चाहिँ भन्दाखेरि यो खेलको रन रणनीति भन्नाले जुन प्रकारको यो खेलमा चाहिँ रणनीति भन्नाले चाहिँ एकजना किप्पर हुन्छ गोलकिप्पर जो चाहिँ बललाई सेभ गर्ने हुन्छ बललाई सेभ गर्ने हुन्छ अन्त उसको अगाडि जुन डिफेन्डर भनिन्छ जो चाहिँ ब्याकको काम गर्छ ऊ चाहिँ उनीहरू चाहिँ चारजना या कुनै पनि अब त्यो गेमको कोचमाथि डिपेन्ड गर्छ र उहाँको गेम स्ट्राटिजीमाथि डिपेन्ड गर्छ र कतिजना राख्नुहुन्छ अब कसै टिमले तिनजना चारजना राख्ने गर्छ कसैले पाँचजना डिफेन्सिभ खेला छ भने पाँचजना छजना पनि राख्न सकिन्छ र जुन प्रकारले एटेकिङ खेलाहरूतिर तिनजना चारजना पनि राख्ने गर्दछ र जुन त्यसको अगाडि फेरि मिडफिल्ड भनिन्छ मिडफिल्डमा तपाईँको मिडफिल्डको प्लेयरहरू हुन्छ र दुईजना विशेष गरेर राखिएको हुन्छ र तपाईँ जुन पनि पोजिसनमा खेलाउँदाखेरि चाहिँ अब मिडफिल्डको चाहिँ मेन भूमिका रहन्छ मिडफिल्ड भन्नाले जुन खेल मैदानको मध्य भागमा खेल्ने गरिन्छ जो विशेष गरेर उहाँले चाहिँ मिडफिल्डको काम चाहिँ जति पनि प्लेयरहरूलाई सबैतिरबाट ध्यानमा राखेर है पासहरू दिने गर्दछ र गेम खेलालाई एकदम मिलाउने कोसिस गर्दछ र अगाडि खेल्ने जुन चाहिँ एकजना गोल स्कोरर भनिन्छ है विशेष गरेर उहाँ चाहिँ एकदम स्कोरको लागि चाहिँ रेडी जहिले पनि रेडी जताबाट पास दिए पनि उहाँ स्कोरको लागि रेडी हुन्छ र विङ्गर दुईजना साइडबाट खेलिन्छ र यस्तो प्रकारले